कुखुरा कुखुराले चाहिँ हामीहरूलाई यस्तो केही बिमारीहरू हुँदैन होइन अनि कुखुराहरूलाई अब कुखुराहरूले गर्दा हामीलाई त्यस्तो बिमारीहरू केही सर्दैन कुखुराहरूलाई हामीहरूले भ्याक्सिनहरू लगाइदिई बस्नुपर्छ कुखुरा जब बिमारी हुन्छ कुखुराको एउटा एउटा देसान आयो भने चाहिँ होइन त्यति बेला चाहिँ त्यो देसानमा चाहिँ नि कुखुरालाई अब बुढी बुढी मान्छेहरूले पहिलाको मान्छेहरूले प्याजहरू यस्तो कुच्याएर खुवाइदिन्थे होइन कुखुराहरूलाई चाहिँ त्यस्तो गर्यो भने राम्रो हुन्छ कुखुराहरू अनि कुखुराहरूले गर्दा हामीहरूलाई केही त्यस्तो बिमारीहरू नोक्सानहरू केही पर्दैन कुखुराहरूलाई भ्याक्सिनहरू पनि लगाइदिई बस्नुपर्छ होइन अनि कुखुराहरूले जे गर्छ कुखुराहरूको सुपहरू पनि दामी हुन्छ होइन अनि कुखुराहरू झोल कुखुराको झोल जब सर्दीहरू बिमारीहरू हुन्छ त्यति बेला कुखुराको झोल खायो भने एकदमै मिठो हुन्छ होइन अनि कुखुरा चाहिँ जे भए पनि राम्रै हो होइन अनि कुखुराले चाहिँ केही बिमारीहरू हामीहरूलाई उयो गर्दैन होइन अनि कुखुरा जस्तो छ हामीहरू पनि अब कुखुराको मासु पनि एकदमै मिठो हुन्छ होइन कुखुराको मासु र सुपमा एकदम भात लगाएर खानु कति मिठो हुन्छ होइन अनि कुखुराले गर्दा हामीलाई केही बिमारी नै हुँदैन होइन कुखुरालाई टाइम टाइममा भ्याक्सिन दिइबस्नुपर्छ होइन अनि कुखुरालाई टाइम टाइममा सबै उयोहरू दबाईहरू दिइबस्नुपर्छ होइन अनि कुखुरा बिमारी जब बिमारी हुन्छ त्यति बेला कुखुरालाई पनि प्याज हल्का प्याजहरू खुवाई दिनुपर्छ होइन अनि आँटाहरू कुखुराको चारो हो आँटाहरू मुसेर दिनुपर्छ कुखुरालाई भातहरू दिनुपर्छ कुखुरालाई चामलहरू दिनुपर्छ कुखुरालाई होइन किरा त्यो दाउराहरू काट्दा जब किराहरू हुन्छ त्यस्तो किराहरू पनि दिन्छ कुखुरालाई कुखुराले के हो नखाने सबै खान्छ होइन तर कुखुराले चाहिँ हामीहरूलाई केही नोक्सान हुँदैन होइन कुखुराको मासु उल्टो कुखुराको मासुहरू हुन्छ नि हामीलाई त एकदम मिठो हुन्छ होइन कुखुराको अन्डा जुन अन्डा हुन्छ नि त्यो के मन्साउँदा मान्छेहरूले यताउति गर्दा त्यो अन्डा हामीलाई एकदम काम लाग्छ एकदम प्योर अन्डा हो कुखुराको अन्डा कुखुराको अन्डा चाहिँ हामीलाई एकदमै काम लाग्छ होइन अनि कुखुराको अन्डा कोही मान्छेहरू बिमारी भयो भने खोजेरै हिँड्छ पुरा खोजेरै हिँड्छ कुखुराको अन्डा कुखुराको अन्डा पनि अमलेट गरेर खाए पनि भने एकदमै मिठो हुन्छ बोयल गरेर खायो भने पनि मिठो हुन्छ तर यो बात चाहिँ हो कुखुराको अन्डा चाहिँ सानो हुन्छ पोल्ट्रीको अन्डाभन्दा होइन अनि कुखुराको अन्डा खायो भने चाहिँ हामीलाई एकदमै राम्रो पनि हुन्छ होइन कुखुराको अन्डा एकदम काम पनि लाग्छ होइन कि अब यताउति गर्छ झाँक्रीहरूले मान्छेहरू बिमारी हुँदा होइन त्यति बेला पनि कुखुराको अन्डै माग्छ झाँक्रीले होइन अनि त्यति बेला उयोहरू पनि आउँछ लामाहरू लामाले पनि कुखुराकै अन्डा माग्छ अनि मान्छेहरूले सोच्छ होला कुखुराको अन्डाले हामीहरूलाई बिमारी हुन्छ भनेर होइन अनि कुखुराको अन्डाले बिमारी हुन्छ भनेर सोच्छ होला तर त्यस्तो केही होइन कुखुराले उल्टा हामीलाई एकदम राम्रो हो अब सर्दीहरू हुन्छ नि जब मान्छेहरू त्यति बेला कुखुराको अन्डा खाइकन त्यो सर्दीहरू हराउँछ होइन सर्दी कुखुराको मासुको झोल मिस्टेक कुखुराको मासुको झोलहरू खाएर त्यो सर्दी हराउँछ होइन अनि कुखुराको अन्डा पनि काम लाग्छ मान्छेहरू बिमारी हुँदा यताउति गर्नुको लागि पनि चाहिन्छ त्यो कुखुराको अन्डा होइन त्यही पनि काम लाग्छ एकदम कुखुराको अन्डा अमलेट बनाएर खानु पनि काम लाग्छ बोइल गरेर खानु पनि काम लाग्छ सबै लाग्छ होइन तर कुखुराको अन्डा चाहिँ पोल्ट्रीको भन्दा अलिकति सानो हुन्छ त्यही होइन तर मासु त एकदम दामी हुन्छ कुखुराको पनि कुखुराले केही बिमारी हुँदैन हामीलाई तपाईँहरूको घरमा पनि कुखुराहरू छ भने कुखुरालाई केही नगर्नु खालि टाइम टाइममा भ्याक्सिनहरू लगाइदिनु अनि प्याजहरू कुच्याएर खुवाइदिनु यति चाहिँ गर्नु होइन तपाईँहरूको कुखुराहरूले गर्दा पनि तपाईँहरूलाई निकै यो असुविधा हुँदैन हामीहरूलाई जस्तो हाम्रो कुखुराहरू बिमारी छ भने हामीहरू बुढी बुढी म्यामहरूले भन्छ प्याजहरू कुच्याएर दिनु हामीहरूले त्यसरी दिन्छ होइन त्यो गर्दा त्यो कारणले हाम्रो कुखुराहरूलाई कुखुराहरूले गर्दा हामीहरूलाई केही नोक्सान हुँदैन अब तपाईँहरू नि त्यस्तै गर्नु कुखुराले केही नोक्सानै हुँदैन होइन जस्तो अब हाम्रो पनि केही नोक्सान भएको छैन तर कुखुराको टाइम टाइममा कुखुराको मासुहरू पनि खाइबस्नु अनि कुखुराको माउ ओथ्रा बस्छ जब त्यति बेला एक महिनाको ओथ्रा बस्छ होइन एक महिनामा कुखुराले जति अन्डा पार्छ त्यो अन्डा दियो भने निकाल्छ गरम महिना बेसी गरम छ भने बिगार्छ होइन जब पानी पर्दा चट्याङहरू हान्छ त्यति बेला न्यू कुखुराहरूले अन्डा बिगार्छ भन्छ त्यति बेला चाहिँ तपाईँ घरमा एक इन्ची दुई इन्ची तिन इन्ची काँटी तिनवटामा एउटा इन्ची काँटी छ भने त्यो काँटी लगाएर अलिकति के भन्छ त्यसलाई कोइला लगाएर राखिदिनु त्यो लगायो भने चाहिँ तपाईँको त्यो जुन कुखुराको अन्डा अन्डामा नानी छ नि त्यो अन्डाको नानी कुखुराले एकदमै बिगार्दैन होइन त्यसरी राख्यो भने चाहिँ तपाईँको जतिवटा अन्डा दिएको थियो त्यसको सबै बच्चा निक्लिन्छ त्यो बच्चा निक्लियो भने चाहिँ तपाईँहरूलाई एकदमै राम्रो होइन तपाईँहरूको घरमा कुखुराहरू बढ्छ मासुहरू पनि खाइबस्नुपर्छ पोल्ट्रीको दाम बढ्यो भने चाहिँ कुखुराको मासु ल्याउनु अनि त्यही बनाएर कुखुरा आफ्नो घरको कुखुरा काटेर खानु त्यो पनि फाइदा हुन्छ त्यही लागि कुखुरा पालेको चाहिँ राम्रो हो होइन कुखुराले चल्ला दिन्छ अन्डा दिन्छ त्यसको मासुहरू पनि तपाईँहरूले खान पाउँछ त्यही लागि कुखुरा पालेको चाहिँ एकदमै बेस्ट हो त्यो लागि चाहिँ तपाईँहरू सबैजना कुखुरा पालिदिनु हाम्रो जस्तो हाम्रो घरतिर पालेको छ कुखुराले चाहिँ तपाईँहरूलाई केही नोक्सान हुँदैन जस्तो हामीलाई न केही नोक्सान भएको छैन होइन त्यही लागि तपाईँहरूलाई अब भन्छु कुखुरा चाहिँ पालिदिनु कुखुराले गर्दा केही नोक्सान हुँदैन नसोच्नु कि केही नोक्सान हुन्छ कुखुरा पाल्दैन भनेर कुखुराले केही केही नोक्सान गर्दैन तपाईँहरूलाई तपाईँहरूको चाहे जतिजनाले मेरो भोइस सुनिरहेको छ तपाईँहरू सबैजनाको घरमा एउटा एउटा कुखुरा पालिदिनु त्यसले ओथ्रा बस्छ अन्डा दिन्छ तपाईँको घरमा ड्याम्मै कुखुरा हुन्छ थ्याङ्क्यु